खास गरी भन्नुपर्दाखेरि आफ्नो रोगको चाहिँ आफैले उपचार गर्न सानो सानो रोगहरू छ भने चाहिँ आफै उपचार गर्न चाहिँ राम्रो हुन्छ है घरेलु चिजहरूमा पनि घरेलु हर्बल प्रडक्टहरूमा आयुर्वेदिक प्रडक्टमा प्रडक्टहरूमा चाहिँ हामीले धेरै विश्वास गर्नुपर्छ अनि योगा प्रणयाम जस्ता कुराहरू पनि हामीले आफ्नो हेल्थको लागि चाहिँ गर्नुपर्छ किनभने घरेलु उपचारमा जस्तै रुगा खोकी लागेमा तुलसीको पत्ता अदुवाको रस हर्दी अदुवा मिलाएर अलिकति पिउने काडा बनाएर पिउने गर्नुपर्छ अनि जस्तो खुट्टा दुखेको अर्थराइटिसहरू छ भने यो पारिजातको पत्ता पाँच पाँच पत्ता छ छ पत्ता बिहान बेलका उमालेर खानेगर्यो भने यसले पनि धेरै निको हुन्छ अनि घाँटी दुखेकोमा टन्सिलाइटिसहरू छ भने तपाईँको माझी फल नभए मुलेठीहरू चुस्ने गर्यो भने पनि घाँटी उयो भएको घाँटी खरास भएको या घाँटी दुखेको या आवाज सम्बन्धी केही प्रब्लमहरू छ भने यसले निकै नै जाती गर्छ अनि तपाईँको अहिले सबैभन्दा रोगलाई हटाउने सबैभन्दा उपयोगी उपचार चाहिँ मैले मुद्रा ज्ञान भन्ने चाहिँ देखेँ मुद्रा ज्ञानले चाहिँ धेरै मात्रामा मानिस शरीरलाई स्वस्थ राख्न सकिन्छ जस्तो आफ्नो शरीरमा वाहातको बेसी भए वाहात बेसी भए त्यसलाई नि निम्न गराउने हाम्रो मुद्रा ज्ञान छ त्यसले धेरै मात्रामा आफ्नो वाहातलाई ठिक राख्नसकिन्छ है अनि पेट सम्बन्धी रोगहरू लागेमा पदिनाको पानी धनियाँको पानी त्यसरी खान सकिन्छ अनि निद्रा विशेष गरेर निद्रा नलागेमा केराको बोक्रा उमालेर खायो भने नि त्यसले राम्रोसँग निद्रा शरीरलाई दिन्छ अनि आँखाको रोगहरूमा तपाईँको यो गुलाब जल आँखामा हालेर धुने गर्यो भने राम्रो हुन्छ अनि